र अब हाम्रो हेलो अब तपाईँलाई अलिकति को लागि अलिकति सम्पर्क राखौँ भनेर नि अब यो चाड आइगयो हाम्रो है र त्यसमा फेरि यसरी दस पन्ध्र किलो अब यसो हाम्रो घर परिवार र वरपर आफन्तहरूलाई लागि यसो चाहियो र त्यसले गर्दा अब जिउँदै अहिले चाहिँ अलिकति घरमा राखेर पालेर त्यसलाई काटकुट गर्दा पछि नै पऱ्यो है र अहिले अब तिहारको रमझममा अलिकति ऊ गरौँ भनेर नि र कसरी पर् कसरी पर्ला त्यो जिउँदो चाहिँ अलिकति यसमा के तलमाथि के हुँदैन त्यो अब झन्डै दस पन्ध्र किलो जस्तो लाग्छ हो हजुर हुन्छ हुन्छ त्यो चाहिँ दुई सय तिस हो भने यसो त्यसलाई ल्याएर त्यो पालिन्जेल तिहार आइन्जेल त त्यसलाई चारोहरू यताउति स्याहारनु त गर्नै पऱ्यो आफुले पनि अब अब कति दिन अझै झन्डै तिहार नौ दिन छ भने अब झन्डै तिन चार दिन पछि म तपाईँलाई फेरि एकपल्ट कल गरेर म मान्छे नै पठाउँछु नि ल पैसा रूपियाँ हजुर त्यसो गरे सुविधा हुन्छ हजुर म मान्छे पठाउँछु कि पैसा र मान्छे पठाउँछु तपाईँले त्यो ऊ गरेर हिसाबाहरू गरेर बिल बनाएर पठाइ दिनुहोस् न हवस् त